हेलो के म फ्लिपकार्ट कम्पनीको ब्रान्च म्यानेजरसँग बात गर्दैछु मैले मेरो नाममा एउटा सामान फ्लिपकार्टबाट अर्डर गरेका थिएँ नाम थियो लक्ष्य थापा र जग्गाको नाम हरिदासहट्टा भर्खरै मेरोमा एउटा म्यासेज आयो कि मेरो सामान जो एउटा किताब थियो त्यसको डेलिभरी भयो भनेर तर मसम्म मेरो सामान आइपुगेको छैन यो कस्तो कस्टमर केयर सर्भिस हो यसले गर्दा मेरो कति पैसाको नोक्सान हुनसक्छ यसको आभास तपाईँलाई छ होइन हुन त कोही कोही बेला यस्तो समस्या आइपर्छ तर यस्तो समस्याको समाधानको निम्ति नै कस्टमर केयर सर्भिसका कार्यकर्ताहरूले तनखा पाउँछन् होइन र कृपया तपाईँले जो डेलिभरी बोयलाई मेरो अर्डर पठाइदिनु भएको छ उसलाई चाँडैभन्दा चाँडै सम्पर्क गरी मेरो सामान मसम्म पुऱ्याइदिने आग्रह गरिदिनुहोस् तपाईँहरूले जब रेटिङ माग्नु हुन्छ तब त हामी पाँच तारा सजिलैसँग दि दिइहाल्छौँ त तर जब कुरा चाहिँ कस्टमर केयरको आउँछ तर तब तपाईँहरूले यस्तो गर्नु सक्नुहुँदैन फेरि पनि यस्तो समस्या आइपऱ्यो भने तपाईँहरूको रेटिङस् म दिने छुइनँ कृपया गरी डेलिभरी बोयलाई झट्टभन्दा झट्ट सम्पर्क गरी मेरो सामान मसम्म ल्याइपुराइदिने म तपाईँलाई निवेदन गर्दछु धन्यवाद